मेरो बहिनी छैन है अन्त भाइ छ है म चाहिँ भाइलाई एकदम पढेको एजुकेटेड भएको हेर्न चाहन्छु किनभने आजकलको जमानामा चाहिँ के हुँदोरहेछ भन्दैखेरि चाहिँ नि आफू आफ्नो घर आफू या आफ्नो घर फेमिलीमा को नै अन पढेको छैन नि अनएजुकेटेड छ नि त्यो त्यसलाई चाहिँ पुरा अहिले समाजमा पुरा डोमिनेट गर्दोरहेछ हो त्यसैले म चाहिँ भाइ मेरो भाइ छ एकदमै हाई एजुकेसन होस् समाजको अगाडि सर टाउको उठाएर हिँड्नु हिँड्नु सकोस् अब मेरो बाउ ए मेरो पापा या आमा जस्तोसुकै होस् जस्तोसुकै फेमिलीबाट होस् या चाहे गरिबै होस् चाहे म चाहिँ यस्तो यस्तो देखाउन चाहन्छु कि कि त्यो घरको फेमिलीले पनि त्यो घरको छोरालाई चाहिँ एउटा राम्रो शिक्षा दिएछ है भनेर भनोस् र शिक्षाको के भन्दाखेरि चाहिँ अब गाउँबस्ती हो अलिकति त कठिनाईहरू सामना गर्नैपर्छ है र स्कुल छ हाम्रो तर हामी टाढो छ हाम्रो स्कुल टाढो छ हाम्रो घरदेखि तर हामी बिहान हिँडेर आउँछ र स्कुलमा पनि राम्रै एजुकेसन दिन्छ र अब के भन्छ त्यो राम्रै त दिन्छ कि तर यहाँको स्टुडेन्टहरूले चाहिँ भन्नु सक्दैन कि सर मलाई के प्रोब्लम छ मिस मलाई के प्रोब्लम छ मैले यो जानिनँ मैले यो बुझिनँ भन्ने चाहिँ यो सामर्थ्यै छैन कि त्यो चैँ मलाई किन हो भने थाहा छैन कि सर मिसकै डरले हो कि बा आफूले भन्न नचाहेको हो त्यो चाहिँ मलाई थाहा भएन